सत्ताइस सात दुई हजार अठासी पन्ध्र आठ दुई हजार उन्नाइस दुई दस दुई हजार बिस चौध एक दुई हजार बाइस पाँच छ दुई हजार एक्काइस